रनिङ रनिङ गर्दा चाहिँ मलाई अब यस्तो एकदम फुर्ति हुन्छ होइन रनिङहरू गर्दा अनि चोटहरू लाग लागेको त्यस्तो केही थाहा हुँदैन होइन हामीहरूलाई रनिङ गर्दा अनि हामी रनिङ गरिसक्छ त्यहाँदेखिको त्यसको बादमा चाहिँ हामीहरू जब घर फर्किँदै गर्छ त्यति बेला चाहिँ हामीहरूलाई हल्का थाहा हुन्छ कता चोट लागेको तर त्यति हामीलाई केही हुँदैन रनिङ गर्ने बानी भएर चोट लागेको नलागेको त्यति हामीलाई केही उयो नै लाग्दैन होइन रनिङ गरेर त्यस्तो होइन अनि हामीहरू रनिङ कुद्दा कुद्दा रनिङ गर्दा गर्दा होइन हामीलाई अचानक चोट लाग्यो भने हामीले त्यहीँ हेरिबस्दैन हामी एकदम रनिङमै फोकस गर्छ होइन रनिङमै गर्दै गर्दै जान्छ होइन अनि हामी रनिङ गर्दै गर्दै टाढै पुग्छ त्यहाँदेखिको घर जब हामी घर फर्किन्छौँ त्यति बेला हामी कोही बेला रनिङ गर्दै आउँछ कोही बेला पैदल आउँछ त्यति बेला चाहिँ हामीहरूलाई थाहा हुन्छ कता चोट लागेको छ तर हामीलाई त्यति दुख्दैन अब जस्तै हामीले केही काम गर्दा हामीहरूलाई दुख्छ होइन त्यस्तो चाहिँ मलाई हुँदैन होइन रनिङ गरेर रनिङ गर्ने बानी भएर चाहिँ नि अब केही त्यस्तो केही लाग्दैन होइन अनि रनिङ गर्दै जान्छौँ होइन हामीहरू पनि अनि रनिङ गर्दा गर्दा अचानक केहीमा ठोकिएर लाग्यो भने हामी त्यहीँ बसेर त्यो घाउ मसारिबस्दैन हामीहरू चाहिँ जान्छौँ क्या अगाडि नै रनिङ गर्दै गर्दै जान्छौँ होइन अनि रङ्ग रनिङ गर्दै गर्दै गएर हामी जब घर फर्किँदा कोही बेला हामीहरू पैदल आउँछौँ त रनिङ गरिसकिकन बगानदेखिको हामी घरसम्म पैदल आउँछौँ त्यति बेला चाहिँ यस्तै हेर्दा चोट लागेको छ भने हामीहरूले त्यो चोट लागेको छ भने हामीले हेर्छौँ हामीलाई केही जस्तो पनि लाग्दैन चोट लाग्दा किनकि रनिङ गर्ने बानी भएर अगर तपाईँहरू पनि रनिङ गर्नु गएर रनिङ गर्ने बानी हुन्छ होइन तपाईँहरूलाई पनि अनि हल्का हल्काफुल्का चोटहरू लाग्दा त्यति बेला तपाईँलाई के जस्तो पनि लाग्दैन होइन हामीहरूलाई जस्तो अब हामीहरू रनिङ गर्ने बानी भएर हामीहरूलाई केही लाग्दैन होइन रनिङ गर्दा तपाईँहरूलाई पनि त्यस्तै हुन्छ त्यही लागि रनिङ गरेको चाहिँ एकदम बेस्ट हो होइन अनि मर्निङ वार्मिङ पनि राम्रो हो होइन म यो व रनिङ गर्दा गर्दा होइन तपाईँहरूलाई पनि हल्का चोटहरू लाग्यो भने लड्यो भने तपाईँहरू उठिहाल्नु कहिले त्यहीँ जग्गा बस्दै नगर्नु त्यहीँ जग्गा बसेर मसार्यो भने झन् तपाईँहरूलाई दुख्छ होइन जस्तो तपाईँहरू लड्छ त्यसै जराकजुरुक उठ्नु उठिकन तपाईँहरू जानु होइन कुद्नु अझै रनिङ गर्नु तपाईँहरूलाई एकदम फुर्ति लाग्छ आफूले आफूलाई पनि होइन अनि एकदम अब लडेको बेलामा लागेर ऐया उयु घरमा जस्तो त्यस्तो घोप्टेर बस्नुहुँदैन कि अब रनिङ गर्दा चाहिँ एकदम फुर्ति जाँगरिलो के एकदम कुद्नु स्पिड होइन अनि त्यसरी रनिङ गर्दै गर्दै हामीहरू अब रनिङ गर्दै गर्दै गयौँ भने हामीहरू ठुलो अब एकदम अलिपुर डिस्ट्रिकतिर पुरै उसमै हामी रनिङ गर्नु पनि पाउँछ होइन अनि हामीहरू त्यही लागि भन्छु रनिङ गर्दा लाग्योसाग्यो भने अचानक रोकिनुहुँदैन कि त्यो रोकियो भने चाहिँ हामी एकदम कमजोरी हुन्छ नरोकिइकन अगाडि बढ्दै बढ्दै बढ्दै बढ्दै गयो भने चाहिँ हामीलाई केही जस्तो पनि लाग्दैन त्यही लागि चाहिँ भन्छु रनिङ चाहिँ एकदम बेस्ट हो सबजना चाहिँ रनिङ गरिदिनु होस्